पिटी उषाको बारेमा मैले धेरै पिटी उषाको बारेमा मैले धेरैवटा कुरा सुनेको छु नानीहरूकोबाट फोनमा नानीहरूले हेरेर मलाई उसले धेरै कुरा भारतवर्षमा कुदेर उनले भारतको नाम रोसन गरेको छ त्यसै त्यही सिकेर हाम्रो गाउँको बैनीहरूले पनि त्यसै गरी कुदेर अथवा केही गरेर उसको उही जस्तो बनोस् र राम्रो होस् पिटी उषा जस्तो बनेर देखाओस् हाम्रो गाउँको भाइबहिनी बहिनीहरूले पनि छोरी मान्छेले पनि एउटा भारतवर्षको नाम रोसन गरेर उसले कुदेर देखाएको छ